मेरो इच्छा चाहिँ छोराहरूलाई ठुलो बनाएर पढाउने धेरै पढाउने घर बनाउने इच्छा छ त्यही भएर म मेहनत गरिबस्छु साह्रै दिन मेहनत गर्छु मेरो छोरा पढिरहेको छ पढाइरहेको छु कामको पैसा एक दुई पैसा भए पनि बचाएर उसलाई पढाउँछु एक दुई रुप्पे भए पनि ब्याङ्कमा राख्छु किनभने घर बनाउनु पर्ने छ मेरो इच्छा चाहिँ ठुलो कुरो चाहिँ घर बनाउनु छ छोरालाई पढाउनु छ ठु छोरालाई केही ठुलो मान्छे बनाउनु छ राम्रो बाटो देखाउनु छ त्यही भएर चाहिँ म मेहनत गर्छु मेरो इच्छा नै त्यही नै हो मेरो छोरा छोरीको भविष्य हो मेरो घर हो घर भन्दा पनि ठुलो मेरो छोरा छोरीको भविष्य हो त्यही भएर चाहिँ म बेसी मेहनत गर्छु आफ्नो ख्याल नगरेर पनि मेहनत गर्ने कारण चाहिँ मेरो इच्छा त्यो हो नि त छोरा छोरीलाई पढाउनु छोरा छोरीलाई राम्रो बाटो दिनु आमा भइसके पछि छोरा छोरीलाई सही बाटोमा हिँडाउनु त्यही छ मेरो इच्छा छोरालाई राम्रो मान्छे बनाउनु सबैसँग राम्रो बनाउनु धेरै कुरा जान्ने बनाउनु मेरो इच्छा चाहिँ त्यही हो